म चाहिँ मेरो जीवनमा चाहिँ सबै भन्दा बढी महत्त्व चाहिँ मेरो फ्यामेलीलाई लिन्छु किनकि फ्यामेलीले हरेक कुरामा सपोर्ट गर्नुहुन्छ दु ख होस् या सुख होस् होइन हरेक कुरामा सपोर्ट गर्नुहुन्छ अनि त्यो साथ साथै लिएर म टाइमलाई पनि अब भ्यालू राख्छु किनकि टाइम हरेक कुरामा अब टाइम नै ऊ यो गर्नुपर्छ होइन हेर्नुपर्छ अन्त अब हामीले टाइम पर्खिनु पर्छ कतिवटा कुरा हामी अब भ्या टाइमलाई चाहिँ पुरा भ्यालू गर्नुपर्छ किनकि अब कतिवटा कुरा हामी अब भोलि गर्छौँ राम्रो राम्रो कुराहरू अब भोलि गर्छौँ भोलि गर्छौँ भन्दै जान्छ तर हामीलाई त्यो टाइमले हामीलाई अब टाइमले हामीलाई छोडेर गोइसकेको हुन्छ होइन अन्त विशेष गरेर चाहिँ अब हामीले टाइमको भ्यालू राखेको कारण चाहिँ अब हामीले अब टाइममै हुँदै हरेक कुराहरू गर्नुपर्छ राम्रो राम्रो कुराहरू गर्नुपर्छ होइन हामीले टाइम बितेर गोइसके पछि गर्छु भन्दाखेरि हुँदैन अब जस्तै हाम्रो एजहरू अब फोर्टी एभब फिफ्टी एभब भइसकेपछि त हामीले कतिवटा कुराहरू गर्नु सक्दैन त्यही भएर हामीले चाहिँ टाइममा नै त्यो कुराहरू गर्नु पर्छ होइन अन्त चाहिँ त्यही कारण चाहिँ टाइमलाई त्यही कारण चाहिँ धेरै नै अब भ्यालू राखेर अघि बढ्नुपर्छ होइन